हाम्रो गाउँमा व्यवसायीहरूभरिमा मासु दोकानहरू माछा दोकानहरू पाउँछ साइड साइडमा र सिधै गयो भने हाम्रो सब्जी दोकानहरू भयो फ्रुट दोकानहरू भयो र रासिन दोकानहरू भयो हाम्रो गाउँमा धेरै प्रसस्त छन् र कपडा दोकानहरू पनि प्रसस्त भयो हुँदै आउँदैछन् र अलिक अलिक नपाउने भनेको रडहरू फ्रिजहरू अलिक टाढै जानुपर्छ त्यसको लागि र हाम्रो गाउँभित्र एरियामा चाहिँ सजिलोको लागि रासनहरू भयो सब्जी दोकानहरू भयो मिठाई दोकानहरू प्रसस्तै पाउँछन् काहीँ धेरै टाढो पुग्नु पर्दैन त्यसको लागि र मासु दोकानहरू चिकन दोकानहरू माछा दोकानहरू छेउछेउमै पाइन्छ चियापत्तीको बिजनेस पनि छेउमै पाइन्छ हामीले धेरै जस्तो चिया बेच्ने किनेर खानुपर्ने कतिवटा चिजहरू छेउछेउमै हाम्रै गाउँमा प्रस प्रसस्त पाइन्छ र हामीलाई सुविधा पनि छ